नमस्कार म अनिसा प्रधान र म जलपाइगुडीको ओदलाबारीको भित्र तोरीबारी भन्ने ठाउँमा बस्छु र मेरो गाउँ चाहिँ अति सुन्दर छ र मेरो गाउँमा चाहिँ धेरै तोरी फलेको कारणले चाहिँ मेरो गाउँको नाम चाहिँ तोरीबारी भएछ अन्त मेरो घर चाहिँ अलिकति त्यो फरेस्टहरूको हुन्छ नि फरेस्टहरूको छेउमा छ जङ्गलै जङ्गल छ मेरो घरको वरिपरि यता विभिन्न थरीको चरा चुरुङ्गीहरूको आवाज सुनिन्छ राम्रो लाग्छ अन्त मलाई चराचुरुङ्गीहरू हेर्नु उसको बोली सुन्नु मलाई राम्रो लाग्छ र म कोही बेला फ्री टाइम भएको बेलामा म यसो हेरिरहेको छ कि चराहरूलाई कस्तो राम्रो लाग्छ उनीहरूको बोली त उनीहरूको त्यो छुछु भने आवाजहरू अन्त मलाई धेरै राम्रो लाग्छ चराहरू हेर्नु चाहिँ अन्त म चरालाई चाहिँ धेरै प्रिय लाग्छ अब मलाई चाहिँ चराहरू देख्दाखेरि होइन राम्रो लाग्छ अनि मेरो चाहिँ बिहान बिहान बिहानै जब जब बिहान बिहानै हुन्छ नि रिम्रिम् हुन्छ जस्तो चार पाँच बजिरहेको हुन्छ त्यतिखेर चाहिँ मेरोमा चाहिँ हाम्रो चाहिँ घरको त्यो खिड्कीमा चाहिँ खट्खट्खट्खट् गर्छ कि अन्त के हो भनेर हेर्नुपर्छ चराहरू हुन्छ अन्त कोही बेला रुप्पी कोही बेला भङ्गेरा कोही बेला ढुकुर कोही बेला परेवा सबै चराहरू चाहिँ यताउता यताउता आएर क्या ठ्याक्ठ्याक् ठुक्ठुक् ठ्याक्ठ्याक् ठुक्ठुक् गरिरहेको हुन्छ अनि उनीहरूको त्यो आवाजहरू सुन्दा त्यो राम्रोसँग उनीहरूको त्यो बिहानीको उठाइ जस्तै लाग्छ क्या ठ्याक्ठ्याक् ठुक्ठुक् अब बिहान भयो उठ है भनेको जस्तो लाग्छ हो अन्त मलाई चरा चाहिँ अति प्रिय छ क्या मेरो लागि चाहिँ त्यो हेर्नु राम्रो लाग्छ मलाई हेर्दाखेरि अनि जस्तै कि हाम्रो चाहिँ परेवाले चाहिँ कोही बेला आएर के गरिदिन्छ भने खिड्की खुल्लै हुन्छ हो त्यतिखेर चाहिँ सबै समानहरू भातहरू सबै चलाइदिन्छ ठ्याक्ठ्याक् ठुक्ठुक् गरेर सबै झारिदिरहेको हुन्छ अन्त मलाई उनीहरू त्यसको त्यो व्यवहारहरू देख्दा राम्रो लाग्छ अनि आज चाहिँ हामी जस्तो कि यही कामको लागि हामी अमर सुन्दासकोमा आएको थियौँ र त्यहाँ पनि चराहरू कस्तो दामी दामी चम्चम्चम् बजिरहेको हुन्छ सुनाइरहेको हुन्छ चराहरू कराइरहेको हुन्छ र त्यस्तो चराहरू देख्दा मलाई अति प्रिय लाग्छ अन्त चरा चाहिँ यस्तो यस्तो के भङ्गेराहरू भने दामी छ नि त्यो एउटा भङ्गेरा र भङ्गेरी भन्ने एउटा दामी कबिता छ भङ्गेरा देख्दा चाहिँ हाम्रो चाहिँ धान सुकाएको हुन्छ नि त्यतिखेर कोही बेला कुखुराहरू छैन भने भङ्गेरा र भङ्गेरीले डल्लै खाइदिइरहेको हुन्छ हो त्यतिखेर तिनीहरूको त्यस्तो छ व्यवहारहरू अनि अरू चरा पनि राम्रो लाग्छ परेवा सबैजना राम्रो लाग्छ ढुकुर मैना अन्त बुलबुल बुलबुल चरीले चाहिँ कस्तो दामी बुलबुल चरीले दामी गाउँछ अन्त मैना भयो सबै राम्रो लाग्छ होइन बकुला भयो बकुलाले त झन् हाम्रो त्यो खेत वरिपरि छ कि हाम्रो खेत त्यो खेतमा चाहिँ वरिपरिमा चाहिँ उयो गर्छ के भन्छ आएर क्या त्यहाँको गनेउलाहरू हुन्छ नि त्योहरू खाइदिन्छ अन्त चरा चाहिँ त्यस्तै हुन्छ चराहरू सबैजना अन्त एकपल्ट चाहिँ हाम्रो चरालाई चाहिँ मैले खिड्कीमा आएको थिएँ कि त्यसलाई ठ्याक्ठ्याक् हान्ने हुँदा त झ्याप्पै लड्यो त्यहाँदेखिको त्यो चरालाई मैले कति प्या माया गरेर त्यसलाई बचाएँ अन्त एकपल्ट चाहिँ मेरो भाइले चाहिँ त्यसलाई चलाएको रहेछ अन्त त्यो चलाएर चाहिँ चलाएछ हो त्यहाँदेखिको त्यसलाई चलाएर त्यसले त बाँधिदिएछ खुट्टा अति मन परेर त मैले देखेँ मलाई माया लाग्यो त्यहाँदेखिको चाहिँ त्यो उयोलाई पनि त्यो चराको खुट्टा खोलिदिएर मैले त्यसलाई खाना दिएर त्यसलाई सबै उयो गरिदिएँ अन्त राम्रोसँग बचाइ बुचाइ गरेर पार पठाइदिएँ अन्त त्यसले अहिले राम्रो छ अन्त हाम्रो त्यो गाई गोरुको छेउ हुन्छ नि गुवाली त्यसमै बस्छ त्यहीँ बस्छ पालेको जस्तै भएको छ अहिले आइज भन्यो भने आउँछ हातमा चारो दिँदा नि खान्छ सबै गर्नु थालेको छ त्यसले